तिस नोभेम्बर चाहिँ मेरो लागि एकदम यादगार दिन थियो किनभने चाहिँ त्यो दिन चाहिँ म सिलगढीबाट चाहिँ घर आएको थिएँ अनि म घर नआएको पनि दुई वर्षहरू जस्तो भएको थियो अनि त्यो दिन चाहिँ मेरो लागि एकदम सरप्राइज भयो किनकि घरमा चाहिँ नाना आउनुभएको थिएछ मेरो ठुलो नाना अनि मेरो ठुलो नाना चाहिँ बाहिर हुनुहुन्थ्यो अनि नाना नआएको पनि पाँच वर्षहरू जस्तो भएको थियो अनि हामी नभेटेको पनि पाँच वर्षै भएको थियो अनि त्यो दिन चाहिँ मलाई चाहिँ अब घरमा आमाले फोन गर्नु भएको थियो अनि मैले भनेँ म घर आउँदैछु भनेर अनि आमाले भन्नु भएको थियो घरमा त कोही छैन भनेर अनि अनि आमाहरू पनि हाम्रो दिवालाई भेट्नुको लागि आमा पनि दिवाहरूको घर जानुभएको थिएछ अनि म चाहिँ घरमा अब कोही छैन होला भनेर चाहिँ अब अल्छी लागेर चाहिँ आलिक ढिलो ढिलो जान्छु सोचेँ अनि सिलगढीबाट पनि म दिउँसो आएको थिएँ अनि दिउँसो आएर चाहिँ यता कलिम्पोङमा आएर निकै घुमेँ अनि कालिम्पोङबाट चाहिँ अलिक बेलुका घर फर्केको थिएँ अनि बेलुका घर जाँदाखेरि चाहिँ घरमा चाहिँ अब हुन्छ नि मेरो अब ठुलो नाना देख्दाखेरि चाहिँ मलाई एकदम अब सरप्राइज भएको थियो अनि त्यो चाहिँ मेरो एकदमै यादगार दिन थियो कि किनकि हामी नभेटेको पाँच वर्षहरू जस्तो भएको थियो दिदी बहिनी नभेटेको अनि त्यो दिन चाहिँ मलाई एकदम थाहा छ कि एकदम यति साह्रो रमाइलो पनि भयो एकदम इमोसनल उयो पनि भयो अनि त्यो दिन चाहिँ अब एकदम रमाइलो दिन भएको थियो किनकि त्यो दिन चाहिँ मलाई किन कसरी चाहिँ मेरो यादगार भयो भन्दाखेरि चाहिँ त्यो दिन चाहिँ मैले मैले अब कति मैले पाँच वर्षजस्तोमा नभेटेको नाना हामी कन्ट्याक्टमा पनि थिएन अनि मलाई थाहा पनि थिएन नाना आउनुभएको छ भनेर अनि हामी कन्ट्याक्टमा पनि थिएन किनकि नाना आउट कन्ट्रीमा हुनुहुन्थ्यो अनि म पनि पढ्दै थिएँ अनि मैले त्यस्तो फोनहरू पनि चलाउनु पाउँथेन अनि त्यही मलाई थाहा पनि थिएन नाना आउनुहन्छ भनेर अनि त्यो दिन चाहिँ मैले नाना अब दिदीबहिनी हाम्रो भेट भएको थियो अनि त्यो दिन चाहिँ मेरो एकदम यादगार दिन हो अनि एकदिन चाहिँ मेरो त्यो चाहिँ बर्थडेको दिन हो टेन अगस्ट अनि त्यो दिन चाहिँ एकदम त्यो दिन पनि एकदम यादगार दिन थियो किनकि त्यो दिन चाहिँ मैले सिलगढीमा नै मनाएको थिएँ मेरो बर्थडे अनि त्यो दिन चाहिँ एकदम यादगार भएको थियो किन कि त्यो दिन चाहिँ यादगार चाहिँ कसरी भयो भन्दाखेरि चाहिँ अनि हामी अब सबैजना आउनुभएको थियो अनि हामी सबैजना रेडी भएर केक काट्नु मात्रै आँटेको थियो त्यति बेलै छ्याप्पै लाइट गएको थियो अन्तखेरि चाहिँ अब सबैजना अँध्यारोमा सबैजना बसिरहेको थियो अनि चाहिँ त्यो दिन चाहिँ एकदम यादगार दिन भएको थियो किनभने चाहिँ त्यो दिन चाहिँ अब केक काट्ने बेलामै करेन्ट गयो अनि करेन्ट गएर चाहिँ हामीले चाहिँ त्यो दिन चाहिँ मेरो पापाले चाहिँ उसको फोनको फ्लास लाइट अन गर्नुभयो अनि त्यहाँनिर चाहिँ हामी पच्चिसजनाहरू जस्तो थियो होला रुममा अनि सबैजनाले आफ्नो आफ्नो फ्लस लाइट अन गऱ्यो फोनको अनि मैले चाहिँ त्यति बेला चाहिँ फ्लास लाइटको फोनको फ्लास लाइटको को लाइटमा चाहिँ मैले केक काटेको त्यो दिन चाहिँ त्यो दिन एकदम यादगार भएको थियो त्यो दिन चाहिँ अब हामी खानाहरू पनि त्यो दिन चाहिँ अब नआइदिएको करेन्टै अनि खानाहरू पनि फ्लास लाइटमै खायो अब हामी गीत डान्सहरू गर्दाखेरि पनि फ्ला त्यही लाइटमै गऱ्यो अनि केकहरू पनि त्यसमै काट्यो अनि त्यो दिन चाहिँ मेरो एकदम यादगार दिन अनि एकदिन चाहिँ मेरो फर्स्ट डे स्कुल थियो इलेवेन्थमा म टेनदखि इलेवेन्थ गएको त्यो पनि मेरो नयाँ स्कुलमा त्यो चाहिँ फिप्त जुनमा गएको थिएँ इनभायरोमेन्ट डेको दिन थियो अनि त्योदिन चाहिँ एकदम यादगार दिन भयो किन भन्दाखेरि चाहिँ मैले चाहिँ मलाई चाहिँ त्यो दिन मलाई चाहिँ बाटो पनि थाहा थिएन स्कुलको स्कुल जाने बाटो अनि रुम जाने बाटो पनि थाहा थिएन अनि म चाहिँ त्यो दिन चाहिँ त्यो भोलिपल्टको अब स्कुल लाग्ने भोलिपल्टको दिन चाहिँ ए अगाडि अघिल्लोपल्टको दिनै म चाहिँ मेरो आन्टीको घरमा आएको थिएँ अनि त्यो दिन चाहिँ स्कुल लाग्ने दिन चाहिँ एकदम एक्साइटेट नयाँ स्कुल अब नयाँ युनिफर्म अब नयाँ जग्गा अनि एकदमै एक्साइटेड भएको थिएँ म त त्यो दिन चाहिँ अब स्कुल जानुको लागि चाहिँ अनि मलाई चाहिँ बिहान चाहिँ आन्टीले चाहिँ स्कुल को चाहिँ गाडी चाहिँ भनेको थिएन अनि स्कुल जाने एउटा ट्याक्सीमा चाहिँ लगाएर स्कुलसम्म चाहिँ पुऱ्याइदिनु भयो अनि म स्कुलसम्म चाहिँ गएँ अनि त्यहाँदेखि म गाडीमा गएको थिएँ अन्त जाँदाखेरि चाहिँ म चाहिँ मेरो रुम पुग्नु पर्ने हिजो त आन्टीहरूकोमा बस्यो अनि अहिले चाहिँ अब भोलिपल्ट स्कुल लागिसकेर अब चाहिँ म मेरो रुम पुग्नु पर्ने मेरो रुम चाहिँ अलिक स्कुल भन्दाखेरि चाहिँ अलिकति माथि थियो तर मलाई चाहिँ थाहा थिएन म चाहिँ त्यो स्कुल बाटो चाहिँ कहिले पनि आएको थिएन अनि म स्कुल गएको पनि थिएन अनि आन्टीले चाहिँ मलाई त्यो बाटो पुऱ्याइदिनु भयो गाडीबाट पुऱ्याइदिनु भयो अनि सजिलो भएको थियो अनि स्कुल गएँ अनि त्यो दिन चाहिँ इन्भायरोमेन्ट डेको दिन भएर होला पुरा प्रोगामहरू भएको थियो स्कुलमा अन्तखेरि चाहिँ अब हामी नयाँ हो अन्त हामीलाई पनि हाम्रो फ्रेसेस वेलकम पनि भएको थियो त्यो दिन अन्त खुब हामी रमाइलो गऱ्यो अनि त्यो दिन चाहिँ एकदमै यादगार दिन चाहिँ कसरी भयो भन्दाखेरि चाहिँ एकदम म अब हाम्रो स्कुल हाम्रो त्यति बेला चाहिँ हाम्रो इलेवेनलाई चाहिँ न्यू कमर्सहरूलाई चाहिँ इलेवेन्थको न्यू कमर्सहरू सबैजनालाई चाहिँ बाह्र बजी नै छुट्टी दिनुभएको थियो अनि त्यो दिन अब त्यति बेला चाहिँ त्यहाँदेखि चाहिँ म हिँडेर जानुपर्ने मेरो रुम अनि मलाई चाहिँ त्यो बाटो थाहा थिएन अनि त्यो दिन चाहिँ मलाई आन्टीले चाहिँ भन्नुभएको थियो यो यो जग्गा भेट्छ यो यो जग्गा भेट्छ भनेर म गएँ आन्टीले भनेकै डिटेल्समा त्यही त्यही जग्गा मैले भेटेँ तर पनि म चाहिँ माथिल्लो रोड जाने नगएर चाहिँ तल्लो रोड गइपठाएछु अनि त्यो तल्लो रोड जाँदाखेरि चाहिँ मेरो रुम चाहिँ मेरो रुमको र मेरो रुम जाने बाटो चाहिँ माथिल्लोपट्टि थिएछ म चाहिँ तल्लोपट्टि तल्लो रोडमा पुगेछु तल्लो रोड गएर चाहिँ म चाहिँ एकदम अब हराएँ त्यो दिन चाहिँ एकदम मेरो यादगार दिन भएको थियो किनकि म हराएँ फर्स्ट डे स्कुल फर्स्ट डे स्कुल गएको एकदमै बिहान त एक्साइटेड भएर गएको थियो बेलुका चाहिँ अब दिउँसो चाहिँ अब यसरी हराइदिएको म चाहिँ अनि मलाई चाहिँ अब रुम अब मलाई रुमको बाटो पनि थाहा थिएन अनि त्यो चाहिँ एकदम फन्नी चाहिँ के छ भन्दाखेरि चाहिँ मलाई चाहिँ रुमको

दिदीको नम्बर पनि थाहा थिएन अनि त्यहीमाथि साथै मेरो नम्बर पनि मलाई थाहा थिएन अनि के गरौँ गरौँ भइरहेको थियो अनि म चाहिँ रोडमा हिँड्दै थिएँ अनि मैले चाहिँ रोडमा चाहिँ पुलिसहरू एक ग्रुप आउँदै गरेको देखेको थिएँ गाडीमा अनि मैले चाहिँ त्यो पुलिसलाई सोधेँ मेरो रुमको जग्गा चाहिँ मङ्गलडाँडा भन्ने जग्गा थियो अनि अनि मैले भनेँ मङ्गलडाँडा जाने बाटो चाहिँ कहाँ हो भनेको थिएँ अनि त्यतिबेला चाहिँ पुलिसहरूले भन्नुभयो त्यो त माथिल्लो रोडमा हो तिमी चाहिँ तल्लो रोडमा छौ भन्नुभयो अनि मैले भनेँ अनि म चाहिँ हराएँ अब त्यो दिन चाहिँ यादगार चाहिँ कसरी भयो भने चाहिँ म फर्स्ट टाइम पुलिसहरूसँग बोलेँ अनि फर्स्ट टाइम म हराएको लाइफमा अनि मैले पुलिसहरूलाई भनेँ मेरो जग्गा पुऱ्याइदिनुहोस् भनेर अनि त्यहाँदेखि चाहिँ मलाई पुलिसहरूले पुऱ्याइदिनु भयो त्यो चाहिँ मेरो एकदमै यादगार दिन हो अनि एकदिन चाहिँ त्यो दिन चाहिँ मेरो नानाको बर्थडे थियो तिन मेमा त्यो दिन चाहिँ एकदम यादगार दिन भएको थियो किनकि अब मेहरूतिर त पुरा एकदम झरी परिरहेको हुन्छ एकदम रेनी सिजन हुन्छ पुरा पानीहरू परिरहेको थियो अन्तखेरि चाहिँ हामी नानाको अब बर्थडे हो अन्त सेलिब्रेट त गर्नै पर्छ भनेर चाहिँ अब थुप्रो गाउँलेहरूलाई पनि बोलाएको थियो अनि राम्रै भयो बर्थडे राम्रै भएको थियो अनि यादगार चाहिँ कसरी भयो भन्दाखेरि चाहिँ त्यो दिन चाहिँ अब पानी पर्दैथ्यो अनि मेरो ठुलो नाना चाहिँ पुरा लाइटेनिङहरूसँग चाहिँ डराउनु हुन्थ्यो अन्त ठुलो नानाले चाहिँ त्यो दिन चाहिँ चिकन बिरयानी बनाउनु भएको थियो अन्तखेरि चाहिँ अब करेन्ट गएको थियो अन्त हामी क्यान्डलमै किचनमा चाहिँ क्यान्डल मात्रै बालेको थियो अनि यता चाहिँ बर्थडेको जग्गामा चाहिँ सोलार लाइट बालेको थियो किचनमा चाहिँ क्यान्डल बालेको कारणले चाहिँ नानाले चाहिँ मज्जाले देख्नुभएन रहेछ अन्त अलिक नाना डराउनु पनि हुन्थ्यो लाइटनिङसँग अन्त बिरयानी चाहिँ मज् मज्जाले डडाइपठाउनु भएछ अन्त अब एकदम त्यहाँनिर एकदम यादगार भएको थियो किनकि अब बर्थडेको दिन अब बिरयानी पनि डडेछ अन्त लाइटनिङ हुँदैथ्यो मेरो दादाले चाहिँ फोन चार्ज गरिराख्नु भएको थिएछ अनि त्यो चाहिँ तर कसैलाई थाहा छैन कसैलाई थाहा छैन सबैजना आफ्नो आफ्नो धुनमा अनि सबैजना आफ्नो आफ्नो धुनमा अनि अब त्यहीँमाथि बिरयानी डडेको अनि त्यहीनिर त्यतिकै बिरयानी डड्यो भनेर बर्थडेको दिन बिरयानी डड्यो भनेर चाहिँ त्यहाँ सबैजना एकधुनमा बसिरहँदाखेरि चाहिँ त्यहाँ ठुलो चट्याङ पढ्केको थियो ठुलो चट्याङ पढ्किँदाखेरि चाहिँ हाम्रो दादाको चाहि फोनै चट्याङले मतलब चट्याङले लागेर चाहिँ ब्लास्ट भएछ अन्त त्यो दिन चाहिँ त्यति बेला चाहिँ कसैलाई थाहा थिएन बेलका याद पनि भएन रहेछ कसैलाई कसैले याद पनि गरेन रहेछ बिहान उठेर हेर्दा चाहिँ फोन चाहिँ एकदम फोन अनि त्यतिकै करेन्ट पनि आएन किन आएन भन्दाखेरि चाहिँ त्यो फोनले गर्दा स्विचले गर्दाखेरि चाहिँ सबैपट्टि चाहिँ जलेछ स्विचै जलेछ अन्त त्यो चाहिँ एकदम यादगार दिन भएको थियो अनि एकदिन चाहिँ के भयो भन्दाखेरि चाहिँ फिप्टिन अगस्टको दिन फोर्टिन अगस्टको दिन चाहिँ मेरो हात मर्केको थियो लढेर अनि अब फिप्टिन भोलि फिप्टिन अगस्ट हो अन्त भोलि त खेल्नुपर्छ अन्त भोलि त अब लेफ्ट राइटहरू खेल्नुपर्छ अनि ड्रामाहरू पनि थुप्रो थियो अनि मैले ड्रिलहरूमा पनि पार्टिसिपेट गरेको थिएँ अनि त्यति बेला चाहिँ अब मेरो हात मर्किरहेको थियो अनि लेफ्ट राइट खेल्दाखेरि चाहिँ मलाई त्यस्तो अनुभवै भएन मेरो हात मर्किरहेको छ भनेर मज्जाले नै खेलिपठाएछु अनि त्यहाँदेखि ड्रिल गर्दाखेरि चाहिँ अलिकति दुखेकोजस्तो भएको थियो अनि त्यहाँदेखि मैले बिर्सेछु मेरो हात चाहिँ मर्केको छ भनेर अनि ड्रिल गर्दाखेरि चाहिँ अलिअलि दुख्दै थियो जस्तो गरेको थिएँ अन्त मैले बिर्सेछु मेरो हात चाहिँ मर्केको छ भनेर अन्त एकदम यादगार दिन भएको थियो त्यो दिन चाहिँ अब हाम्रो किनकि लास्ट डे थियो लास्ट डे मतलब लास्ट फिप्टिन अगस्ट थियो हाम्रो पुरानो स्कुलमा क्लास टेनमा अनि त्यो दिन चाहिँ अब लास्ट ब्याचहरूको थियो अनि त्यो दिन चाहिँ अब ड्रिलहरू पनि अब लास्ट ब्याचकोले गरेको थियो अन्त अन्त ड्रामाहरू पनि लास्ट ब्याचकोले नै स्पेसल ड्रामा पनि लास्ट ड्रा लास्ट ब्याचहरूकोले गरेको थियो ड्रामा गर्दाखेरि चाहिँ मेरो चाहिँ पार्ट चाहिँ अन्त आर्मीमा थियो अनि म चाहिँ आर्मीको एक्ट गर्दाखेरि चाहिँ मेरो हात चाहिँ मतलब हात चाहिँ अलिकति सड्केको जस्तो भयो अब हिजो मर्केको थियो अन्त त्यो ड्रिल गर्दा पनि अलिअलि दुखिरहेको थियो त्यो चाहिँ ड्रामा गर्दाखेरि चाहिँ त्यो आर्मीको एक्ट गर्दाखेरि चाहिँ सड्केछ त्यहाँदेखि चाहिँ त्यस्तै हामीले चाहिँ अब गोली लागेकोहरूजस्तो उयो गर्नु पर्थ्यो एक्टिङ गर्नु पर्थ्यो अनि मेरो चाहिँ अब एक्टिङ गरेको अनुसार चाहिँ साँच्ची नै मेरो चाहिँ अब रियल लाइफजस्तो भएको थियो क्या मेरो हात मर्केर चाहिँ अनि त्यति नै हो मेरो पाँचवटा जस्तो यादगार दिनहरू चाहिँ